ए के गर्दै थियौ ए सुन म त्यही हो भर्खर भर्खर ड्युटीबाट आएर बसिरहेको थिएँ कि ल सुन न यो आउँदो चौध नोभेम्बरको त्यो चिल्ड्रेन डेमा चाहिँ के गर्ने नि अलिक राम्रो गर्नु पर्छ अस्ति टिचर डे पनि त निकै राम्रो गरेको थियो त्यही हेरेर अब यो पालिको चिल्ड्रेन डेमा पनि अलिक गर्नु पर्थ्यो थिमहरू पनि राख्नु पर्छ अनि तिमीले त डान्सपट्टि त हेर्नु सकिहाल्छ होइन डान्सपट्टि भयो म त्यही स्किटहरू चाहिँ गरिदिन सक्छु हो अब म नाच्नु गाउनु त्यति आउँदैन

त्यही सोचेको कि अनि तिमी पनि अरू फिमेल टिचरहरूलाई हालेर यसो त्यो डान्सपट्टि चाहिँ हेर न को को के के गर्नु सक्छ भनेर हो म अर्को सिङ्गिङहरूको ग्रुप छुट्याइदिन्छु अनि स्पिचहरू हुन्छ अलि अलि अनि तिमी कम्ती कुन कुन डान्सपट्टि गर्ने तिमीले

नानीहरूलाई त्यो पनि गराएर अनि अलिक सिख पाउने पनि केही राख्नु पर्छ यस्तो ड्रामाहरू हुन्छ कि के हुन्छ मोरल पनि हालेर गर्नु पर्थ्यो हो अनि लाग्यो अनि तिम्रोमा को को छ तिम्रो कन्ट्याक्टमा जो चाहिँ नाच गान गर्नु सक्छ टिचर्सहरूपट्टि ए मेरोपट्टि पनि छ कि तर तिनीहरू चाहिँ भन्छ गाउनेपट्टि छ हो गाउने ग्रुप छँदै छ अलरेडी म त्यही इन्ट्रुमेन्टहरू हेरिदिन्छु अनि त्यो सेटअपहरू त गरिदिइ हाल्छु केही छैन हो तिमीहरूलाई के कस्तो गीतहरू चाहिन्छ त्योहरू भन्यो भन हो अन्त त्यति हो अरू त यो स्पिचहरूपट्टि त त्यो प्रिन्सिपल मेमले पनि दिइहाल्नु हुन्छ उसले गरिहाल्नु हुन्छ त्यो त अब भेट्दाखेरि त्यो पनि डिस्कस गर्नु पर्छ आउँदो मिटिङमा ए ल ल